दस हजार बाइस हजार नौ सय निनानब्बे पचास हजार पाँच सय पचपन्न नौ लाख नब्बे हजार नौ सय नौ लाख निनान्बे हजार